क्षेत्रमा थुप्रै सार्वजनिक ब्याङ्कहरू छन् तीमध्ये भारतीय स्टेट ब्याङ्क भारतीय सेन्ट्रल ब्याङ्क एसडिएफसी ब्याङ्क ब्याङ्क अफ् इन्डिया इन्डियन ओभरसिस ब्याङ्क उत्तर बङ्गाल क्षेत्रीय ग्रामीण ब्याङ्क जस्ता अन्य इत्यादि ब्याङ्कहरू पनि छन् तर भए पनि एक्लो र बिमा आवेदनको निमित्त उत्तम ब्याङ्क सुरक्षित ब्याङ्क चाहिँ मलाई लागेको स्टेट ब्याङ्क अनि एसडिएफसी ब्याङ्क हो भारतीय स्टेट ब्याङ्क अनि एसडिएफसी ब्याङ्क